अब मलाई यो विज्ञानको बारेमा भन्नु पर्दा मलाई त्यति साह्रो ज्ञान त छैन अब म त्यति धेरै पढेको पनि छुइनँ अब मलाई यो वैज्ञानिकको बारेमा भन्नु पर्दा चाहिँ भर्खरै जुन चाहिँ हाम्रो भारतबाट चन्द्रयान दुई उडायो त्यो बारेमा चाहिँ अब मलाई भन्नु पर्दा वि वैज्ञानिकको बारेमा भन्नु पर्दा चाहिँ हाम्रो यहाँ दार्जिलिङ मिरिकबाट एकजना भाइ हुनुहुन्थ्यो होइन वैज्ञानिक भाइ अनुपम शर्मा उहाँ पनि त्यो चन्द्रयान दुईको चाहिँ भागिदारी हुनुहुन्थ्यो एकजना वैज्ञानिक र हाम्रो भाइले दार्जिलिङ साथै हाम्रो भारतको नाम चाहिँ अब विश्वभरि नै चर्चित बनाइदिनु भयो है म चाहिँ मलाई चाहिँ यति मात्रै थाहा छ कि अब हाम्रो यहाँ हाम्रै दार्जिलिङ मिरिकको वैज्ञानिक भाइ थियो अनुपम शर्मा मलाई चाहिँ त्यति नै ज्ञान छ अब अरू भन्नु पर्दा चाहिँ मलाई त्यति ज्ञान नभएकोले मलाई ज्ञान यति छ अनुपम शर्मा मिरिक दार्जिलिङ चन्द्रयान दुईको चाहिँ वैज्ञानिक